साथी तपाईँले मैले मगाएको सामान लिएर आउनु आउनु हुँदैछ होला है तपाईँलाई म मेरो ठेगानाबारे बताउँदैछु रामरी सुन्नु होस् ल तपाईँले सेन्ट ट्रिजा स्कुल चिन्नु हुन्छ त है तपाईँ त्यो सेन्ट ट्रिजा स्कुलकै अलिकिति मुनि त्यो एउटा बाटो छ त्यही बाटोको तेर्सो तेर्सो आएर त्यो यता साइडमा एउटा ठुलो बडा टेन्क पानीको ट्याङ्की छ त्यही ट्याङ्कीको अलिकिति माथि फेरि चढेर फेरि राइट तेर्सो तेर्सो आएर चाहिँ तपाईँ एउ एउटा त्यहाँ ठुलो बिल्डिङ देख्नु हुन्छ त्यो अवर्स वे बिल्डिङ भन्ने त्यही बिल्डिङको चाहिँ दुई सय तिन नम्बरमा आएर तपाईँले त्यो सामान छोडिराखि दिनु होस् न ल